हाम्रो समाजमा चाहिँ अब रीत नृत्य कृतिको चाहिँ धेरै महत्त्वपूर्ण छ अब जे अब समाजमा जे अब प्रोग्रामहरू भयो भने पनि अब नृत्य चाहिँ अब हाम्रोमा समाजमा चाहिँ हुन्छै हुन्छ अब त्यसलाई चाहिँ अब मानिसहरूले पनि अब नृत्यहरू हेरेर रिसाइरहेको मानिसहरू पनि खुसी भएर हाम्रो नाचको ताल तालमै नाचेर जस्तै हाम्रोतिर त मारुनी डान्सहरू गर्छन् मारुनी डान्सको ताल तालमै नाचेर मानिसहरूले धेरै रमाइलो गर्छ सँगसँगै नाचेर सँगसँगै गाएर गर्छन् न नृत्य चाहिँ हाम्रो समाजमा चाहिँ धेरै नै महत्त्वपूर्ण छ उनीहरूले यस्तै नाच्नु नाचिरहेको अब सँगसँगै उनीहरूले नाच्छ खुसी गरी रमाउँछ अब रिसाइरहेको मान्छेहरूले पनि देखेर उनीहरूले पनि नाचौँ नाचौँ लाग्दो गर्छन् हेर्छन् अनि खुसी हुन्छन् सिटी बजाउँछन् उनीहरूको अब दिलै खुस मनै खुस खुसी भइजान्छन् भइजान्छ अनि उनीहरू चाहिँ मनमा यस्ता चाहिँ अब उनीहरू धेरै खुसी हुन्छन् हाम्रो समाजमा चाहिँ अब नाचको चाहिँ धेरै महत्त्वपूर्ण छ नाच नाचेर मानिसहरूले अब खुसी गर्छन् जहाँ पनि जाँदा अब हामीलाई चाहिँ हाम्रो समाजमा चाहिँ जेको पनि प्रति प्रतियोगिताहरू हुन्छन् धे के के हुन्छन् जस्तो हुन्छन् जे हुन्छन् त्यसमा चाहिँ अब नाच चाहिँ अब हाम्रो समाजमा चाहिँ हुन्छ नै हुन्छ अब जस्तो होस् जहाँ होस् अब लगाएर कस्ट्युमहरू लुगाफाटाहरू बनाइदिएर नृत्यहरू गर्नेलाई धेरै उयो गरेर राम्रो हुन्छन् हुन्छ अनि नाचमा चाहिँ उनीहरूले आफै फेसिलिटीहरू पनि सबै राम्रो गरिदिन्छन् अनि उनीहरू चाहिँ धेरै राम्रो सम्मान गर्छन् राम्रो सम्मानले अनि अन्त मानिसहरू पनि धेरै खुसी हुन्छन्